हलो साथीभाइ हो मैले मेसोबाट नि एउटा साडी मँगाएको थिएँ कि त्यो साडी चाहिँ एकदमै राम्रो लाउनु पनि सजिलो रहेछ मुजा पनि धेरै हुँदो रहेछ फेरि साडीको फलिङ पनि दामी रहेछ हो फेरि सस्तो पनि रहेछ के तपाईँहरूलाई चाहिन्छ भने मलाई भन्नुहोस् है ल म मँगाइदिन्छु